धेरै दिनको लागि बाहिर जानुपर्दा म चाहिँ पहिला बिरुवाहरूलाई के गर्छु भने पहिला ती बिरुवाहरूलाई एकदमै धेरै पानी चिसो पारेर चिसो बनाएर राख्छु अनि त्यसको बादमा म बाहिर जानुपर्दा म मेरो छिमेकीलाई नै हेरिदिनु होस् भनेर म उनीहरूलाई भनिराखेर जान्छु